महत्त्व दिने कुरा भन्दामा म पहिले चाहिँ आफूले आफूलाई नै धेर महत्त्व दिन्छु किनभने आफ्नो खुसी होइन आफूलाई नै जहिले हुन्छ हुन्छ नि त आफ्नो खुसी आफूले चाहेको कुराहरू गर्नु मनलाग्छ म आफूलाई अनि मेरो साथसाथै मेरो परिवार मेरो आमा बाबालाई मेरो दाजुलाई चाहिँ म धेरै नै प्रायोरिटी दिन्छु सायद वहाँहरू नै हुनुहुन्छ जो मे मेरो दुःखसुखमा हरेक म मेरो साथमा हुनुहुन्छ होइन साथीहरू पनि आउँछन् तर फर्स्ट प्रायोरिटी भन्दाखेरि चाहिँ मेरो फेमिली म आफू र मेरो फेमिली त्यसपछि आउँछ मेरो साथीहरू जसले मलाई मेरो दुःखको समयमा धेरै साथ दिएको हुन्छ मेरो रिलेटिभ्सहरू हुनुहुन्छ अनि त्यसपछि मेरो गुरूहरू हुनुभयो जसले आज जसको कारणले गर्दा आज म यहाँ छु मेरो एजुकेसन एजुकेसन पनि एकदमै आमा बाबा पछि त एजुकेसन नै हो किनभने अब एडुकेसन छैन भने त लाइफमा के पनि गर्नु सकिँदैन पसिबल पनि हुँदैन सो पहिला म आफूलाई महत्त्व दिन्छु त्यसपछि मेरो परिवार मेरो फेमिली अनि मेरो पढाइ मेरो एजुकेसन त्यसपछि अरूअरू कुरा आउँछ साथी रिलेटिभ त्यस्तो कुराहरू आउँछ तर महत्त्व दिने कुरामा पहिला भनेको नै मेरो फेमिली म अनि मेरो एजुकेसन